अँ दाजु अझै कति टाइम लाग्छ हौ दार्जिलिङ पुग्न आज त मेरो त एकदमै छिट्टै पुग्ने काम थियो यो जामले गर्दाखेरि कुन चाहिँ जामहरू पुरा लाग्छ होला है बाटोमा त चित्रेमा होला त्यहाँदेखि यता घुमेर जानुपर्यो अस्ति ती टिस्टाको फ्लडले गर्दाखेरि त बाटो पनि एकदमै नराम्रो बर पुरा टाइम लाग्न थालेको छ नि अब त कति टाइमसम्म चाहिँ हामी दार्जिलिङ पुग्न सक्छ होला हौ अलिक छोटो बाटोहरू छैन जुन चाहिँ गर्दा चाहिँ अर्क बाटोहरू छैन जुन छिटो छिटो पुग्ने खालको आज त मेरो एकदमै समस्या परिरहेक छ नि त छिटो पुग्नुपर्ने छ समय त्यो भन्दा पछि त भएन समय भन्दा चाहिँ अगाडि नै पुग्नुपर्यो नि त तिन घन्टा लाग्ने छ भने चाहिँ अलिकति छिटै पुग्यो भने चाहिँ अलिक हामीलाई पनि सुबिस्ता हुन्छ हो अब यत्रो टाढो उयो गर्न ट्राभल गर्नुपर्छ फेरि बाटो पनि त्यस्तै समस्या यताबाट घुम्दा उताबाट